यो जलपाइगुडी डिस्ट्रिक्टमा त घर हुने पनि थुप्रैजना छ घर नहुने पनि थुप्रैजना छ कोही रुखको फेदतिर सुतिरहेको हुन्छ कोही बाटोतिर सुतिरहेको हुन्छ कोही डेरा सानो सानो डेरा हालेर सुतिरहेको कोही लुगाले बारेर बसिरहेको हुन्छ आगो तापिराखेको हुन्छ कोही आश्रमतिर गयो अरे भनेको सुन्छ देख्छ कोही कहाँ गयो अरे भन्छ कोही पुल मुनितिर भात पकाइराखेको सानो सानो सिटा खोजेर लुगाले बारेर बसिरहेको पनि छ यस्तो खै